सोह्रअक्टोबर दुई हजार सत्र एघार जुलाई दुई हजार बाह्र पन्ध्र अगस्त उन्नाइस सय सैँतालिस छब्बिस जनवरी उन्नाइस सय एकाउन्न बिस अगस्त उन्नाइस सय बयानब्बे